मैले पहिला नै सानैमा पढ्दाखेरि चाहिँ एउटा बगानको बारेमा लिएर एउटा पुस्तक थियो नेपालीमा जुन चाहिँ चाहिँ बगानको मान्छेहरूले चाहिँ किन केही यस्तो गडबडी गरेर चाहिँ हट्टाबाहिर गरेको थियो जब मैले पहिला त्यो पुस्तक पढेँ त्यो बेला मलाई एकदम लागेको थियो कि मलाई मनपर्दैन होला यो पुस्तक राम्रो छैन होला पढेर के गर्ने ए राम्रो छैन भन्ने भएको थियो तर बादमा जब मैले त्यसलाई पढ्दै गएँ मलाई यत्ति साह्रो रुचि लाग्नथाल्यो त्यसमा कि मैले एकै दिनमा चाहिँ डल्लै पुस्तक पढेर चाहिँ सकेको थिएँ होइन र मलाई के मनपर्यो भन्दा चाहिँ त्यसमा कहानी जुन चाहिँ थियो जस्तो प्रकारले बगानलाई वर्तन वर्णन गरेको थियो त्यो साह्रै मलाई मनपरेको थियो